हेलो हजुर भन्नुहोस् न हजुर के चाहियो तपाईँलाई भन्नुहोस् न हेर्नुहोस् मेरो सामानहरू के के मनपर्छ तपाईँलाई हजुर हजुर हेर्नुहोस् न अब यो हाम्रो दार्जिलिङमा हाम्रो नेपालीहरूकोमा कति कला कृति छ हो यी आफ्नै हातले बुनेको यहाँ हेर्नुहोस् तपाईँलाई त्यो बजारको प्लास्टिकको नाङ्लोहरू किन किन्नु हेर्नु यहीँ थरीथरी यस्तो बुट्टा बुट्टाको नाङ्लोहरू पाइन्छ हो तपाईँले पनि आफ्नो घर छरछिमेकीहरूलाई यसो लानु सक्नुहुन्छ है हेर्नुहोसै हजुर हजुर ए डुवर्सको हुनुहुन्छ ए हजुर हजुर ए यो चाहिँ हाम्रो यो अहिले अब यो चाहिँ यो चोयाको डोको जस्तो हो कि तर यसलाई चाहिँ तपाईँले चाहिँ डस्टबिन अहिले त अब प्लास्टिकको डस्टबिन हेर्नु प्लास्टिकै चलाउनु हुँदैन भन्छ र भए पनि प्लास्टिककै डस्टबिन राखिराखेको हुन्छ होइन यो भनेको त अब इको फ्रेन्डली हो नि त यसलाई त तपाईँले अब आफ्नो हो नि आफ्नो घरदेखि लिएर गएको आफ्नो घर वरिपरि अब रोडहरूतिर पनि यसो राख्यो भने है अब डस्टबिनको यति राम्रो इको फ्रेन्डली न यसले कुनै हार्म गर्छ होइन कति राम्रो हेर्नुहोस् त यसो सानो ठुलो आफ्नो गाडीहरूमा पनि तपाईँले लाउनु सक्नु हुन्छ यस्तो फ्यानहरू अब डुवर्समा त कति गरम हुन्छ नि त हेर्नुहोस् आज हातले बनाएको यस्तो राम्रो फ्यानहरू छ यहाँ हेर्नुहोस् हो त्यस्तोहरू पनि लानु सक्नुहुन्छ है तपाईँ हेर्नुहोसै अरे यो त तपाईँको के केमा काम आउँछ आउँछ हेर्नुहोस् त यस्तो बाहिर यस्तो हेन्डक्राफ्टले यस्तो राम्रो बुट्टाहरू पनि बनाएको छ यो चाहिँ तपाईँले नि आफ्नो रुममा यसो आ अब पहिलातिर त अब यसो के के नुनहरू राख्ने गर्थ्यो है तर अहिले त अब त्यस्तो नराखेर तपाईँले आफ्नो पेनहरू पनि राख्नु सक्नु हुन्छ आफ्नो रुममा है डेकोरेट एउटा राम्रोसँगले डेकोरेटको लागि पनि राख्नु सक्नुहुन्छ है के केहरू लगाउनुको लागि त्यसमा पनि राम्रो हुन्छ हजुर हजुर यस्तो अब यसको चाहिँ यो सिम्पल चाहिँ होइन कि यसको बाहिर चाहिँ यो हेर्नुस् यो डिजाइनहरू गरेको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ अलिकति अब महँगो त होइन र भए पनि म चाहिँ यसलाई चाहिँ यसको फोर हन्ड्रेड लिन्छु हजुर हेर्नुहोसै यता यो अब यो मेरो यो अब यो फाल्टो हेन्डक्राफ्ट यो चोया बाँसहरूको के के नभएर यता नि हेन्डलुमहरू पनि छ त अब जाडोको मौसम आउँदैछ तपाईँ लानु सक्नुहुन्छ यसो डुवर्समा त जाडो नभए जाडो त हुन्छै होला होइन यसलाई हेर्नुहोसै यस्तो राम्रो राम्रो फिमेलको लागि त झन् यहाँनिर यति दामी दामी यो पोन्चुहरू बुनेको छ है सक्सहरू पनि लानु सक्नुहुन्छ जसले चाहिँ अब तपाईँ खुट्टातिर त्यो चिलाउनेहरू हुँदैन नि त यो यो अब धागोकोले चाहिँ हो लानु सक्नुहुन्छ तपाईँले होइन यति तातो छ भित्रबाट पनि यो त चिलाउँछ भनेर यस्तो राम्रो कटनको लुगा पनि हालिदिएको छ हो राम्रो छ हेर्नुहोसै तपाईँले लानु सक्नु आफ्नो हुन्छ हुन्छ धन्यवाद ए हजुर हजुर हुन्छ हुन्छ लानुहोस् न हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ धन्यवाद अन्त नि अरू पनि हेर्नुहोस् न यसो नानीहरूलाई पनि लगिदिनु हुन्छ नानीहरूको लागि पनि छ यस्तो दामी हेर्नुहोस् यो जुत्ताहरू पनि बुनेको छु हो हैन हैन यो सधैँभरि चैँ हुँदैन एसो बिहिबार चैँ हाम्रो दार्जिलिङ बजार बन हुनेगर्छ कि अन्त बिहिबार बाहेक र सन्डे बाहेक अरू जैले पनि ओपन नै हुन्छ मो यईँ हुन्छु तपैहरू आउँनु सक्नु हुन्छ हजुर हजुर हजुर धन्यवाद धन्यवाद आउँदै गर्नुहसै फेरि पनि हुन्छ धन्यवाद